अँ दाजु यहाँ सुन्नुहोस् त मैले अस्ति तपाईँकोबाट दुइटा टी सर्ट एउटा जामा अन्त एउटा पेन्ट लगेको थिएँ त्यो दुईटा टी सर्ट त राम्रो क्वालिटीको पनि रहेन रहेछ एक दिन लगाएको त्यो त च्यात्तिइ हाल्यो अन्त त्यो जामाको त भित्रपट्टि फाटिरहेको रहेछ अन्त यस्तो साइडमा बौला पनि फाटिरहेको रहेछ राम्रो पनि रहेन रहेछ तपाईँले कस्तो लुगा बेच्नु भयो हौ अन्त त्यो पेन्टको पनि यता साइडमा काटिइरहेको रहेछ फाटिरहेको रहेछ कस्तो दिनुभयो तपाईँले मलाई लुगा भन्नुहोस् त म तपाईँकोमा त्यत्रो राम्रो दोकान छ भनिकन आएको थिएँ तपाईँहरूको दोकान त यस्तो घटिया दोकान रहेछ अब तपाईँकोबाट केही पनि लादिनँ म हेर्नुहोस् तपाईँहरू त यस्तै बेच्नुहुँदो रहेछ नाम चलेको दोकान छ भनेर म त आएको थिएँ हाम्रो पनि त पैसा हो हाम्रो पनि त पैसा फोकटमा त आँउदैन नि त तपाईँहरूको पनि त दोकान हो एउटा अब दोकान थापिसकेपछि त तपाईँहरूले पनि त एउटा राम्रो क्वालिटीको बेच्नु पऱ्यो नि त तपाईँहरूले कस्तो घटिया क्वालिटीको बेच्नुभएको त्यसरी न बेच्नुहोस् न हामी पनि त अब एउटा दुखः गरेर कमाइकन तपाईँहरूकोमा आउनु पर्छ पै लुगाहरू किन्नुको लागि तपाईँहरूले त्यस्तो लुगा बेच्यो भने कसले किन्छ भन्नुहोस् त